बहिनी तपाईँकोमा सब्जीहरू छ होइन कसरी किलो हुन्छ ए आलुहरू कसरी किलो ए फुलकोपी बन्दकोपी पनि छ आम्मामामामाम बन्दकोपी होइन सब सब्जी लानुपऱ्यो भनेर नि भाउ कसरी भनेर सोधेको नि हुन्छ हुन्छ घरमा सब्जीको लागि नि अब केको लागि बिहा छ घरमा फुलोहरू छानीछानी यता यही टमाटरहरू पनि छ अच्छा सबै सबै मिलाएर दिनुहोस् न अनि त धेरधेरै चाहिएको छ बिहाको लागि हुन्छ ए अब गाडीमै लानुपर्छ म बोकाएर लानु सकिँदैन हुन्छ भरे आउँछु ल हुन्छ हुन्छ अनि त छोरेर भए पो हुन्छ